भान्साकोठामा बसेर अब कोही कोही बेला अब त्यही हो अर्को भोलि कसो गर्नुपर्ने के गर्नुपर्ने ए सोधखोज हुन्छ बातचित हुन्छ भान्साकोठामा अब बुहारीहरूले त्यहाँ खाना पकाउँदै गरेको हुन्छ छोराहरू पनि अब आएर त्यहाँ चिया पिउँदै गरेको हुन्छ त्यस्तै अवस्थामा अब घरको दुःखसुखको बातहरू भोलि के गर्नुपर्ने पर्सि के गर्नुपर्ने भन्ने कुराहरू अब धेरै हुन्छ अब अरू त के भन्नु है त्यस्तै खानापिनाको विषयमा त्यस्तै बातहरू हुन्छ अब कसैको आफ्नो सन्तानको विषयमा दिदी बहिनीहरूको विषयमा यस्तै कुराकानी हुन्छ गाउँघरको विषयमा त्यही विषयहरू थाहा हुन्छ सौदा घरको सौदा घरको विषयमा त्यस्तै विषयहरू हुन्छ अरू त अब हुन्छ